गाउँमा गेम्सहरू फुटबलहरू हुन्छ मान्छेहरूलाई रमाइलो हुन्छ कहाँ कहाँबाट मान्छेहरू हेर्नु आउँछ मजा आउँछ क्रिकेट हुन्छ ब्याडमिन्टनको म्याच हुन्छ अरू अरू गाउँकोहरू मान्छेहरू आउँछ खेल्नु रमाइलो हुन्छ गाउँको दुइवटै गेम्सहरू खेल्छ गाउँको मान्छेहरू रमाइलै हुन्छ अनलाइन गेम्सहरू खेल्छ पब्जी एमएल डोटा भयो डिफ्रेन्ट काइन्ड अब् गेमहरू खेल्छ मजा आउँछ खेल्नु आइपिएलहरू